रेडियोमा हाम्रो नेपाली भाषाको प्रयोग र धेरै अगाडिदेखि हाम्रो आकाशवाणी खरसाङमा भइरहेको छ अनि बाहिर भनौँ भने नेपालतिर रेडियो नेपालमा भएको हो अनि हाम्रो खरसाङ आकाशवाणी खरसाङमा आवश्यकता छ नेपाली भाषाको प्रयोगको लागि अनि आज आकाशवाणी खरासाङ अलिकति जिर्ण अवस्थामा भइरहेको छ राम्रो चलेको छैन त्यो हामीलाई नेपाली भाषाको प्रयोग गर्नुको निम्ति त्यो आकाशवाणी खरसाङ चाहिएको छ जरुरत छ धेरैभन्दा धेरै चाँडो एकदमै आवश्यकता छ त्यो चल्नु जरुरी छ एकदम हामीलाई आकाशवाणी खरसाङ रेडियो आकाशवाणी खरसाङबाट समाचारहरू देखाइन सुनाइन्थ्यो भइरहेको थियो राम्रो त्यो आज राम्रोसँगले चलेको छैन अनि टेलिभिजनमा हाम्रो नेपाली भाषा पहिला दुरदर्शन सातबाट प्रसारण हुन्थ्यो राम्रो हाम्रो कार्यक्रम राम्रो सिधा प्रसारणहरू हुन्थ्यो हाम्रो दार्जिलिङको एकदम विज्ञापन एउटा परेश पर्यटक विज्ञापन पनि गरिन्थ्यो भइयो भइरहन्थ्यो त्यति बेला मजाको देखाइदिन्थ्यो आज अलिकति दुरदर्शन सातबाट देखाउन सकेको छैन अनि लोकल च्यानल मतलब लोकल च्यानलहरूबाट प्रदर्शन प्रसारण भइरहेको छ धेरै छन् त्यस्तो लोकल च्यानलहरू धेरै मजाले प्रसारण भएर कति सजिलो हुन्छ सुन्न हेर्न भाषाको सजिलो नै त्यही हो कि आफुले बुझ्न सकौँ बुझ्न सक्नु सक्छौँ हामीले अनि छापामा हेऱ्यौँ भने धेरै अगाडिदेखि हाम्रो यहाँनिर छापाहरू जस्तै हिमालचुली भन्ने एक एक प्रख्यात पत्रिका थियो उ छापाद्वारा आइन्थ्यो धेरै अगाडि अब भन्ने त्यसको बादमा आजभोलि आयो मान्छेको गाउँ गाउँ बस्ती बस्तीसम्म त्यो पत्रिकाहरूले समाचार पुऱ्याउँथ्यो एकदमै सही ढङ्गमा एकदम उचित ढङ्गमा त्यसरी गर्दै गर्दै हिमालचुली मतलब सुनचरीहरू आयो आजभोलि सुनचरी सुनचरी पनि बहुत प्रख्यात थियो नब्बे साल नब्बेको दशकको बिचमा नब्बे सालको अनि त्यसको बादमा अहिले चलेको आइरहेको हिमालय दर्पण हिमालय दर्पण पनि राम्रो छ अहिले एकदम प्रख्यात हो एकदमै प्रख्यात हो धेरै वर्ष सत्र अठार वर्ष पुगिसक्यो हिमालय दर्पण चलेको घर घरमा समाचार पुर पुगिन्छ अनि नेपाली भाषाको कतिवटा छापाहरू जस्तो छ बिहाको कार्डहरू बनाउने त्योहरू राम्रोसँगले चलाइन्छ दामी हुन्छ त्यो